ट्वेन्टी सिक्स जेनवरी रिपब्लिक डे अफ इन्डिया फोर्टिन्थ फेब्रुअरी वर्ल्ड भेलेन्टाइन्स डे अक्टोबर सेकेन्ड महात्मा गान्धी बर्थडे फिफ्टिन्थ अगस्ट इन्डिपेन्डेन्स डे ट्वेन्टी फिफ्थ दिसम्बर क्रिसमस डे